मैले यस्तो कुनै पनि गर्वको काम त त्यति राम्रो गरेको छुइनँ तर पनि मैले गर्व लाग्ने अहिले मैले आफ्नो फिलहालमा आफ्नो आफैलाई परिवर्तन गरेको छु आफ्नो त्यो व्यवस्थित जीवनलाई परिवर्तन गरेर एउटा राम्रो जीवनले बनाएको छु त्यस जीवनमा मैले धेरै अनुशासनको साथ पालन गरेर चलिरहेको छु आफ्ना जीवनलाई अनुशासनको साथ चलाउनु नै सबभन्दा ठुलो कुरा हो अनुशासन हामी मानिसवर्गमा अतिभन्दा पनि अति कम्ती प्रसिद्धमा पाइन्छ तर पनि मैले आफ्नो जीवनलाई त्यस अनुशासनमा चलाएर त्यस कन्सिसटेन्सीमा चलाएर त्यसलाई एक नम्बर लाइनमा ल्याएको